मलाई चित्रहरू कोर्दाखेरि सबैभन्दा चुनौतीपूर्ण पक्ष लाग्ने चाहिँ सिने सिनेरीहरू हो सिनेरीहरू बनाउँदाखेरि चाहिँ अलग अलग किसिमको चित्र बनाउनुपर्छ सिनेरीहरूमा चाहिँ घर खोला नाला गाछ फुल सबै बनाउनुपर्छ र त्यसमा अलग अलग किसिमको कलरहरू लगाउनुपर्छ र त्यो बनाउँदाखेरि चाहिँ मलाई धेरै चुनौतीपूर्ण लाग्छ र कोर्न गाह्रो कोर्न गाह्रो हुँदाखेरि म घरमा बसेर अभ्यास गर्छु अलग अलग कपीतिर ड्रइङहरू बनाएर कलरहरूसँग फ्रेन्डली भएर ला त्यो कलरहरू लगाएर अभ्यास गर्छु म चित्र बनाउँदाखेरि र म त्यो सिनेरीहरूलाई पनि अभ्यास गरेर गरेर त्यो चित्र बनाउँदाखेरि सिनेरीहरूको चित्र बनाउँदाखेरि चाहिँ सजिलै तरिकाले बनाउने कोसिस गर्छु र म यसरी चाहिँ अभ्यास गरेर चाहिँ म चित्र बनाउँछु